मैले चाहिँ अब नेपाली भाषाको कहिले पनि कुनै पनि क्षेत्रीय बोलीहरू अब सिकेको छुइनँ प्रयोग पनि गरेको छुइनँ अब पछि कलेज गएर सिक्छु होला सिक्ने कोसिस गर्छु म चाहिँ अब मलाई चाहिँ म लेप्चा गाउँमा बसेर पनि अब लेप्चाको भन्दामा पनि हाम्रो आई अब आफ्नो जातको बोलीभन्दा पनि नेपाली बोली नै धेरथोर चल्छ धेरै चल्छ आफ्नो जातको भन्दा अब लेप्चामा भनौँ भने अब मलाई त्यस्तो त आउँदैन अब बोल्नु र पनि आमा आपालाई के भन्छ बाजे बोजुलाई के भन्छ त्यस्तो अमुरे अबुरे निकोङ थिकोङ त्यस्तोहरू थाहा छ अब तिम्रो नाम के हो भन्दाखेरि अब आदोसा अब्रयाङ स्युगो त्यस्तो टाइपको अब त्यति थाहा छ होइन अब मैले कहिले पनि अब त्यस्तो क्षेत्रीय बोलीहरू कहिले पनि बोलेको छुइनँ अब कहाँ त्यस्तोहरू बेसी त थाहा छैन अब पछि गएर सिक्ने प्रयास गर्छु पछि अब सिक्नु खोज्छु